सर्वप्रथम म के भन्नु चाहन्छु कि पर्यटकहरूलाई तपाईँहरू घुमाउनु ल्याउनु हुन्छ भने एकदमै बाटोको आवश्यक हुनेछ र बाटो नै सबै जग्गा जोड्ने गर्दछन् बस्ती सहर कहीँ गए पनि एकदमै लाने तपाईँलाई भनेको बाटो हो र अहिले हेर्नुपर्दा चाहिँ हाम्रो एकदमै बाटो खराब छ एकदमै भत्केको फुटेको छ है जहाँ नालीहरू छ एकदमै पुरिएको छ नालीहरू एकदमै मैलाले भारिएको छ त्यसलाई सफा गरिदिनुहोस् या फिर मरम्मत गरिदिनुहोस् एकदमै बिग्रेको छ फुटेको छ भन्ने मलाई लाग्छ मलाई चाहिँ त्यही भन्नु छ कि पर्यटकहरूलाई खुसी बनाउनु छ भने बाटो हो र त्यही बाटोले नै हरेक यात्रीहरूलाई आफ्नो यात्रा सफल गराउँदछ त्यही कोही हिँड्नु सक्दैन कोही बुढाबुढी हुँदछन् त्यसले गर्दाखेरि बाटोले नै सबै जग्गा लाने गर्छ र म चाहिँ त्यही आग्रह निवेदन गर्दछु कि बाटो चाहिँ बरू बनाइदिनुहोस् अरू केही चिज नभए पनि